अनइमप्लोइडको मतलब हो कि कोही पनि पर्सनको स्टेटस यो हो कि उसले कोही पनि काम गर्दैन र केही पनि अकुपेसन छैन उसकोमा मतलब मेन रिजन चाहिँ अनइमप्लोइमेन्टको चाहिँ कि एडुकेसन लाग्छ भलै एडुकेसन बहुत जग्गा अहिले स्प्रेड हुँदैछ तर एडुकेसन चाहिँ बेसिक लेबलमा एकदम मुनि लेबलमा हेऱ्यौँ भने एडुकेसन चाहिँ सानोसानो गाउँतिर बहुत मुस्किलले पुग्दैछ त्यसले यही रिजन हो कि गाउँको मान्छेहरू अहिलेसम्म पुवर छ अन्त बहुत स्ट्रगल फेस गर्दैछ पोभर्टीमा यो गर्दैछ अन्त त्यो लागि उनीहरू केही पनि ठुलो काम ठुलो जग्गामा पुग्नु सकेको छैन त्यसको बदला चाहिँ स्टेटस उनीहरूको बहुत ज्यादा कम हुन्छ अनि युथहरूले चाहिँ अनइमप्लोइमेन्ट डिल गर्नुको लागि चाहिँ या एमप्लोइड हुनुको लागि उनीहरूलाई आफ्नो पढाइमा फोकस गर्नुपर्छ पढाइमा पढाइ साथसाथमा आफ्नो स्किल्सहरू डेभ्लप गर्नुपर्छ त्यो स्किलहरू उयो गर्नुपर्छ जो डिमान्डमा छ आफ्नो स्किलहरू अपग्रेड गर्नुपर्छ नाना कोर्सहरू सिक्नुपर्छ डिप्लोमाहरू गर्नुपर्छ अन्त पढाइ छोडी प्र्याक्टिल एक्सपिरेन्स गेन गर्नुपर्छ कनेक्सन बनाउनुपर्छ ठुल्ठुलो मान्छेहरूसँग यू हेल्प गर्छ आफ्नो एमप्लोइमेन्ट अपरचुनिटी बढाउनुको लागि अन्त गभर्मेन्टले पनि बहुत सारा स्टेप्स लिनुसक्छ उयो एमप्लोइ अनएमप्लोइमेन्टलाई डिल गर्नुको लागि फर्स्ट थिङ जो गभर्मेन्टले गर्नुसक्छ भन्योपछि एडुकेसन बेसिक लेबलमा पुर्याउनुपर्छ एडुकेसनलाई मेन फोकस गरेर बढाउनुपर्छ एडुकेसन नानीलाई मात्रै होइन प्यारेन्ट्सलाई पनि अवेर गराउनुपर्छ कि एडुकेसनले हेल्प गर्छ के नानीहरूलाई पढाउनु पठाउनु त्यसले नै हाम्रो जो गरिबी छ घर छ हराउँछ पढाइ त्यसरी स्टडिसमा इन्बल्ब हुन्छ पढ्नु थाल्छ नानीहरू नलेज गेन गर्छ कि कुन चाहिँ जग्गा के गर्नुपर्छ कसरी एमप्लोइड हुनुपर्छ अन्त गभर्मेन्टले यो काम यो जग्गामा हेर्नुपर्छ अन्त गभर्मेन्टले चाहिँ थुप्रै क्याम्पिङहरू गरेर प्यारेन्ट्सहरूलाई अवेर गर्नुसक्छ अन्त गभर्मेन्टले ट्रेनिङ प्रोग्राम्सहरू पनि ल्याउनुसक्छ कि मतलब कसरी प्रोग्राम कसरी त्यो प्र्याक्टिकल्ली हामीले त्यो इमप्लिमेन्ट गर्नुसक्छ नयाँ नयाँ जबको अपर्चुनिटिसहरू ल्याउनुपर्छ फ्याक्ट्रिजहरू बिल्ड गरेर अन्त अगर त्यो मान्छे अनएम्प्लोइड अगर त्यो मान्छे अनएडुकेटेट छ भने उसले गएर काम पनि गर्नुसक्छ फ्याक्ट्रिजहरूतिर किनकि फ्याक्ट्रिजहरूतिर ज्यादा त पढाइ म्याटर गर्दैन बेसिक नलेज भयो भने मसिन कसरी चलाउँछ हौ त्यो सक्यो भने त्यो गर्नुसक्छ त गभर्मेन्टले जो अनएडुकेटेट छ हो त्योहरूलाई जब दिलाउनुसक्छ अन्त उनीहरूले आफ्नो इकोनमीलाई सम्हाल्नुको लागि बहुत हेल्पफुल हुन्छ त्यसरी नै गरिबी पनि हटिन्छ अन्त नयाँ नयाँ स्किमहरू ल्याउनुसक्छ स्टार्टप्स खोल्नुसक्छ